हेलो गुड मर्निङ तपाईँ को बोल्नुहुँदैछ ए म साइकोलोजिस्ट डक्टर विशाल छेत्री बोल्दैछु भन्नुहोस् तपाईँको के छ प्रब्लमहरू

अँ म अहिलेसम्म त अब भाग्यले गर्दा फेमसै छु अहिलेसम्म

हजुर हजुर

तपाईँसँग कुनै हालैमा केही दुर्घटनाहरू घटेको छ

ए हवस् अब तपाईँको हजुर यस्तो कुरा हो अब यो कुराहरू साइकोलोजीसँग सम्बन्धित हुन्छ होइन मनोविज्ञान भनिन्छ यसलाई मनमा एक प्रकारको यो डर बसिसकेपछि चाहिँ हाम्रो मनको तिनवटा स्तर हुन्छ होइन एउटा चेतन मन भन्छ एउटा अवचेतन मन भन्छ अर्को अर्धचेतन मन भन्छ अनि चेतन मन हामी यसरी जुन कुराहरू चाहिँ एउटा सचेत भएर गर्छौँ त्यसभन्दा ठुलो हिस्सा चाहिँ अवचेतन मनमा गएर बसेको हुन्छ जुन कुरा तपाईँलाई चेतन मनलाई थाहा हुँदैन अनि तपाईँको त्यो अवचेतन मनमा पनि त्यो पाँच वर्ष अगाडिको डर चाहिँ गएर बसेको थियो अनि त्यसले अहिले काम गरिरहेछ होइन अब यसको लागि चाहिँ तपाईँले यसो गर्नुहोस् न तपाईँले मेरो च्याम्बर देख्नुभएको छ जर्ज बजारमा छ मेरो जर्ज बजारमा डक्टर विशाल छेत्री साइकोलोजिस्ट भनेर ठुलो बोर्ड पनि लगाएको छु मेरो त्यहाँ फोन नम्बरहरू पनि छ सबै त्यहाँनिर तपाईँले गएर एपोयन्मेन्ट लिनुहोस् हो अनि मलाई भेट्नुहोस् न म यो दुई दिन त मेरो प्याक छ अनि तेस्रो दिनको चाहिँ म तपाईँलाई साढे दसको टाइम दिन्छु त्यति बेला आएर भेट्नुहोस् बसेर विस्तारसँगले कुरा गर्नुपर्छ अनि अब यो मनोरोगहरू भन्ने चाहिँ दबाई खाएर मात्रै जाती हुने कुरा होइन दबाईहरू पर्छ अलिअलि पर्छ तर त्योभन्दा बेसी चाहिँ त्यसमा हामीले चिकित्सै गर्नु पर्छ पर्सि आएर भेट्नु नि मलाई ल तपाईँ पर्सि आएर भेट्नुहोस् म तपाईँको राम्रोसँगले ट्रिटमेन्ट गर्नेछु ल राखेँ अहिले है म यहाँ हतार छ